अस्ति तिन महिना अघाडि मैले चाहिँ फ्यान किनेको थिएँ नि त हो अन्त फ्यान चाहिँ बजाज कम्पनीको किनेको थिएँ कि अन्त दामी हुँदो रहेछ हो अन्त अब फ्यान मैले चाहिँ पुरा गरम भएको टाइममा चाहिँ किनिदिएको अलिक महँगो चाहिँ त्यो टाइममा चाहिँ अलिकिति महँगो पर्दो रहेछ है तर यति दामी हुँदो रहेछ त्यो फ्यान आम्ममामाम अहिले त शीतल हुन्छ नि हौ गरममा चाहिँ अब त्यसले चाहिँ दामी साथ दिन्छ हो अन्त मजा आउँदैछ त्यो फ्यान ल्याएको देखि चाहिँ मलाई पनि ढुक्कै लागिरहेको छ अब पाहुनाहरू आउँदाखेरि पनि यसो आ यो यत्रो ग गरम छ यहाँनिर दिन त्यसले गर्दाखेरि पाहुनाहरू आउँदाखेरि पनि टक्कै आफ्नो आफ्नो सबै रुममा फ्यान लगाइदिएको छु बजाज कम्पनीको होइन अन्त चाहिँ स्पिड पनि अब हेभी राम्रो छ त्यसको चाहिँ उयस अरू फ्यानको भन्दाखेरि चाहिँ मलाई चाहिँ त्यही मन पऱ्यो क्या त्यसको चाहिँ स्पिड र त्यसको हावा दियाइ के अब हावा पनि एकदम राम्रो दिन्छ र फ्रेस दिन्छ त्यसले है अन्त किनेको तिन महिना त हुँदैछ भर्खर अन्त अझ चल चल्छ मजाले चल्छ हो एकदम फेरि त्यसको चाहिँ साउन्डै आउँदैन क्या त्यो फ्यानको चाहिँ फेरि प्रथम कुरा चाहिँ अब अरू कम्पनीको फ्यान भन्दाखेरि चाहिँ त्यसको चाहिँ साउन्डहरू पनि एकदम नोइज नोइज नै आउँदैन त्यसको चाहिँ क्या टक्कै अन् गरेको छ कि छैन फ्यान चलेको छ कि छैन त्यो अब फिल हुँदैन क्या अन्त टक्कै चलायो पछि हावा मात्रै सट्टै आउँछ जिउमा होइन अब हावाको मात्रै फिल हुन्छ त्यो साउन्डहरू आउनु केही त्यो हुँदै हुँदैन अन्त त्यो चाहिँ मलाई चाहिँ एकदमै मन पऱ्यो क्या बजाजको फ्यान चाहिँ